हेलो औ सुन न मैले क्या तिमीलाई भनेको थिएँ नि क्या कुर्ता मगाएको छु दसेरा अफरमा भनेर नौरथा सुरु हुँदाखेरि क्या अँ त्यो कुर्था नि आएछ कि हेर म त त्यस्तो राम्रो आउँछ जस्तै लागेको थिएन नि हौ होइन हौ अहिलेसम्म मैले त्यसरी उयो अनलाइन सपिङबाट कहिल्यै मगाएको थिइन नि त यस्तो कुर्थाहरू लुगाको कपडाको चिजहरू त के पनि मगाएको थिइनँ लुगाहरू क्या अरू अरू चिजहरू मगाउँथेँ कि लुगा लुगाहरू अब कुर्था साडी त्यस्तोहरू केही मगाएको थिइनँ नि त अन्त योपालि चाहिँ ट्राई गरेको थिएँ मिन्त्राबाट कि राम्रो आएछ नि औ लुगा पनि कस्तो राम्रो आएछ हो हेर फेरि औ के रे उयो पनि के रे अफरमा थियो कुर्था पनि कुर्था पनि अफरमा थियो होइन कस्तो राम्रो कुर्था आएछ फेरि ठिक्कैको साइज पनि ठिक्कै आएछ हो दाम पनि कम्ती फेरि हेर औ सात दिनको टाइम दिएको थिएँ कि भरे पाँच दिनमै आएछ कुर्था पनि कस्तो राम्रो लाग्यो हौ तिमीले पनि मगाउ न औ यस्तो अफर अफरहरू हुँदाखेरि मैले मिन्त्राबाट मगाएको हौ अँ म तिमीलाई तिमी आउँदाखरि मलाई भन न म देखाउँछु नि तिमीलाई कुर्था ल मलाई त राम्रो लाग्यो अब तिमीलाई कस्तो लाग्छ ल ल म आउ न तिमी मेरो घरमा आउ न म देखाउँछु नि मलाई त पुरा मनपर्यो त ल ल ल त्यही भन्नुलाई पो त तिमीलाई फोन गरेको ल राखेँ ल अहिले ल बाई